भाइ मैले तपाईँको रेस्टुरेन्टबाट खाना मगाएको थिएँ बाह्र बजीको लागी र मेरो दसपल्टभन्दा बेसी मैले फोन लगाइसकेँ है तर मेरो सम फोनै उठाइदिएको छैन तपाईँको डेलिभरी पार्टनरले कल न उठाएकोले गर्दाखेरि चाहि तपाईँले केहि सम्पर्क राखीदिनु सक्नुहुन्छ भनी एउटा अनुरोध